मार्सल आर्ट गर्नु चाहिँ अब डेली अब है डेली गर्नुपर्ने भन्ने छैन अब

चार पाँच दिन गर्यो भने पनि हुन्छ है यसको धेरै फाइदाहरू छ अब डिसिप्लिनहरू सिकिन्छ है अब सेल्फ डिफेन्सहरू आफूलाई आफूलाई अब कसरी बचाउने त्योहरू थुप्रो थुप्रो किसिमको हुन्छ अनि जस्तै अब त्यो एक्सरसाइजहरू भयो अन्डिसिप्लिन आफ्नो आफ्नो आफ्नै शरीरलाई अब फुल स्ट्रेन्थमा ल्याउने अब आफूले अब शरीरले अहिले नगरेको चिजहरू चाहिँ अझै गर्नुसक्ने त्यस्तोहरू थुप्रो थुप्रो किसिमको फाइदाहरू हुन्छ अनि अब यही अहिले त्यस्तो मार्सल आर्टहरू यस्तो थुप्रो अब त्यही मात्रै गऱ्यो भन्ने छैन अब थुप्रो किसिमको है टी कट्यो भने अब फाइदा हुन्छ आफ्नो शरीरलाई जिउलाई भोलि पर्सि है